जस्तो कि हामीलाई चाहिँ सानोबाट चाहिँ यस्तो फोनहरू नि थिएन जहाँ जाऊ यो मेस् आ अहिले चाहिँ फोन आएर चाहिँ जहाँ जाऊ यो के फोनहरू गर्नु म्यासेजहरू गर्नु चाहिँ हुन्छ तर पहिला चाहिँ यस्तो फोनहरूमा नि हेर्नु हुने थिएन ऊ यो त्यो ऊ यो जस्तो कि यो पहिला हामीले त्यो भुईँमा हेरेर चाहिँ टिभीमा हेर्थ्यौँ के के न्युजहरू फिलिमहरू अहिले चाहिँ यो सबै थोक फोनमै आउँछ कहाँ कहाँ फोन गर्नु फोन गर्नु अथवा म्यासेज म्यासेजहरू गर्नु पहिला चाहिँ त्यो फोन फोनहरू गर्नु नै हुने थिएन म्यासेजहरू गर्नु नै हुने थिएन त्यतिखेर चाहिँ पहिला चाहिँ हामीले चाहिँ एउटा चिठीको थ्रु चाहिँ पठाउँथ्यो कहाँ कहाँ हो के के को कोलाई पठाउने कसलाई पठाएको त्यहाँ नामहरू सबै यो थोकहरू एड्रेसहरू चाहिँ लेख्नु पर्थ्यो तर अहिले चाहिँ त्यो जुन चाहिँ फोन आएर चाहिँ नम्बर मात्रै चाहिन्छ जहाँ कि यो फोन गर्दा पनि हुन्छ मेसेज गर्दा पनि हुन्छ पहिलाको भन्दा चाहिँ अहिले चाहिँ सारै सारै थोक यो बद्लिसक्यो डेभ्लप्मेन्टहरू पनि हुँदैछ जस्तो कि फोन फोनहरू आएर पनि फोन पनि एउटा ऊ यो राम्रो थोक अब राम्ररी युज गर्नेहरूले राम्रै गरिकन गर्छ जस्तो कि जो जोले चाहिँ नराम्रो नराम्रोहरू हेर्छन् फोनबाट चाहिँ को कोले चाहिँ राम्रो पनि ऊ यो गर्छ फोनैबाट ऊ यो फोनैबाट को कोले राम्रोहरू पनि गर्छ नराम्रोहरू नि सोच सोच एउटा हुन्छ राम्रो पनि हुन्छ नराम्रो पनि हुन्छ हुनु चाहिँ यो फोन आएर चाहिँ एउटा राम्रै हो जस्तो कि ऊ यो कहाँ कहाँ चिट्ठीहरू लेख्नु परेन जहाँ जहाँ ऊ यो फोनहरू गर्नु पऱ्यो त्यहाँ चाहिँ एक एक छिन हुन्छ राम्रो हो चिज यो फोन भनेपछि एउटा राम्रै हो